साँपले ठुँगेको वा किराले टोकेको जस्तो जनकबाट कसरी बाँच्ने साँपले ठुँगेका वा किराले टोकेको जस्ता जनावरहरूबाट हामीले घर सफाहरू राख्नु पर्छ वरिपरिका झार जङ्गलहरू काटेर एकदम घरको वरिपरि सधैँ सफा राख्नुपर्छ फोहोर कचेराहरू हामीले एकठाउँमा राखेर जलाइदिनु पर्छ पानीहरू जमेको ठाउँमा हामीले पानीहरू निकालेर त्यसलाई ब्लिचिङहरू हालेर सफा गर्नुपर्छ अहिले फेरि ब्लिचिङहरू पनि गाउँघरमा डेङ्गूले गर्दाखेरि म्युनिसिपालिटीले हामीलाई दिएको छ र हामीले स्प्रेहरू गर्दैछौँ स्प्रेहरू पनि बन्दोबस्त गरदिएको छ यसरी हामी अहिले सुरक्षित भइरहेको छौँ